लकडाउनमा चाहिँ हुन त अब लकडाउन त सबैजनालाई दुःखको घडी यो समय चाहिँ धेरै मानिसहरूलाई धेरै कठिनाइको समस्याको समाधान गर्नु पऱ्यो धेरै कुराको हामीले धेरै कुराको हामीले सामना गर्नु पऱ्यो तर सामना गर्दागर्दा पनि हामीले अब कति मान्छेहरू मरेको आफ्नो ज्यान पनि जोगाएर आफ्नो परिवारलाई फेमिलीदेखिको लिएर हाम्रो गाउँ छर छिमेकी सबैलाई जोगाएर बस्दा बस्दा पनि हाम्रो फेरि हाम्रो त्यति समय हामी निस्किन पनि नसक्ने हामी सबै फेमिली एउटै ठाउँमा बस्दा हाम्रो चाहिँ के र पनि अब बस्दा रहँदा घरैभित्र बस्दा हामीलाई पनि धेरै बोरिङ हुन्थ्यो अब समचार त हामी सुन्दैछौँ धेरै ठाउँमा मानिसहरू यति मऱ्यो यति मऱ्यो हस्पिटलमा यति मऱ्यो यति मान्छे एड्मिट छ भन्दा सुन्दा दुःख त लाग्छ किनभने मान्छे हो हामीलाई पनि अब नराम्रो लाग्दा लाग्दै पनि तर पनि अब हामी हामीलाई समय र घरभित्र बसिरहँदा हामीलाई नै के गरौँ के गरौँ भन्ने हुँदा चाहिँ अब सबै फेमिली एकै साथमा बस्नु पनि अनि त्यति बेला चाहिँ हामीले के गऱ्यौँ भने हामीले चाहिँ रोटी आलु पराठा बनाउन सिक्यौँ अनि मोमोहरू जुन चाहिँ मोमो हामीले साधारण मोमो होइन जुन चाहिँ नयाँ नयाँ स्टाइलको मोमोहरू बिरयानीहरू अनि आलु पराठाहरू बनाउन सिक्यौँ अनि हामीले एउटा कुरा चाहिँ के सिक्यौँ भने हामीले फाले बनाउन पनि त्यस समय हामीले सिक्यौँ हामीले अरू पनि कतिवटा कुराहरू सिक्यौँ तर सिक्न हामीले कोसिस गरेको थियौँ तर दोकान बन्द भएकोले गर्दा सामानहरू किन्न नसक्ने अवस्था भएकोले गर्दाखेरि त्यो सपना चाहिँ हाम्रो अपुरो रह्यो धेरै कुराहरू अझै सिक्नु छ